मलाई मन पर्ने खाना चाहिँ अब दाल भात नै हो दाल भात मासुहरू नै हो त्यो सानोदेखि हामीले खाएर आएकाले पनि होला अन्त त्यो मासु खाने बानी लागेर अन्त पहिला हामी सानो हुँदाखेरि बाबाले पकाउनु हुन्थ्यो मिठो पकाउनु हुन्थ्यो अनि त्यही भएर पनि होला मासुहरू खानाहरूमा अन्त